टुवेल्फ्थ दिसम्बर नाइन्टिन नाइन्टी फाइभ ट्वेन्टी फिफ्थ अक्टोबर टु थाउजन्ड ट्वेन्टी सेभेन जुन नाइन्टिन सिक्टी फिफ्थ सेप्टेम्बर टु थाउजन्ड एटिन एटिन जनवरी टु थाउजन्ड टु